मलाई चौकी चाहिएको थियो र लिनु गएको चौकी यता बजारमा हेर्दा त अब दोकानमा त राम्रै लाग्यो अन्त घरमा ल्याएर हेर्दा चाहिँ अब त्यसो त्यो काठको चाहिँ अलिकति उयो कच्चा काठ जस्तो लाग्यो अन्त छिट्टो धुलियाहरू लाग्छ होला जस्तो पनि लाग्यो अब के गर्नु किनेर ल्याइहालेँ अब अब मलाई चाहिँ अब बिसन्तोक लाग्यो अब त्यो सामान घरमा ल्याएपछि चाहिँ